मैले पहिलो पटक पौडी खेल्न चाहिँ सायद दुई हजार तिन चारतिर सिकेको हुँ र र मैले पहिलोचोटि पौडी खेल्न सिक्दाखेरि सुरुमा मेरा सुरुवाती स्ट्रोकहरू चाहिँ के तेतिखेर हामी फोल्डिङ भन्ने गर्थ्यौँ नाकडुबे भन्ने गर्थ्यौँ अनि त्यो यस्तो पानी मुनि मुनि जानेलाई त के पो भन्छ त्यस्तो गर्ने गर्थ्यौँ हैन माथि माथिबाट हाम फाल्थ्यौँ अनि नाकडुबे कुनि के के उत्ताने भनेर खेल्ने गर्थ्यौँ अनि मसल् मलाई पानीसँग धेरै डर लागेको थियो किनभने पानीको धेरै त्यो ठुलो पोखरीभित्र पस्दाखेरि चाहिँ हार्टबिट यो मुटुको यो गति अलिकति रोकिए जस्तो हुँदोरहेछ भन्ने अनुभव भएको थियो र मलाई पौडी खेल्न चाहिँ मेरा म जस्तै मेरा साथीहरूले सिकाएको थियो उनीहरूले कहिले सिकेको थियो थाहा छैन तर उनीहरूले मलाई एकदमै भरमग्दुर सिकाउने प्रयास गरेको हो तर मैले सिकिनँ